हल्लो

हल्लो तपाईँले त कस्तो खालको मासु पठाइदिनुभयो हौ सधैँ तपाईँको दोकानबाट म मगाउँथेँ तपाईँले गाडीमा पठाइदिनुभएछ यस्तो मासु पनि गनाउने मासु पठाइदिनुभएछ अब म गाडीमा पैसा दिई पठाउनुपर्यो भनेथेँ अब म पैसा दिन्नँ पैसा पठाइदिन्नँ अब म हैन हैन म प अब पैसा पठाइदिन्नँ म हुन्छ हुन्छ तपाईँले त्यो गनाउने मासु दिएर ठ ठगे ठग्नुभएको होला म पैसा दिन्नँ हौ हैन नि आ अब आलो आलो मासु काट्यो भने त कहाँ गनाउँछ हौ गनाउँदैन नि अब टाढो एक दिनको बाटो भए पो अब के अरे गनाउँदैन भन्नु एकछिनको लागि पनि एकछिनको लागि पठाउँदा नि त्यस्तो गनाउने मासु पठाउनु हुन्छ म त पैसा दिन्नँ है हुन्छ हुन्छ म पैसा दिन पठाइदिन्नँ राख्नु